प्रारम्भिक बाइकरहरूले भन्दा अब भन्नुपर्दा चाहिँ सबभन्दा पहिलो हुनुपर्ने हो आफ्नो दिमागमा कन्ट्रोल राख्दैन अत्तालिपठाउँछ अलिकति है र नअत्तालेर आफ्नो ध्यान धेरैतिर आफ्नो कान आफ्नो हात आफ्नो आँखा सबैमा नियन्त्रण राखेर अनि कहाँनिर के गर्दैछ आफूले त्यो कुरा हेरेर त्यो कुरालाई सुधार गऱ्यो भने भइहाल्छ उनीहरूले बेसीजस्तो गर्ने गल्ती त त्यही नै हो ध्यान सबैतिर दिन सक्दैन अत्तालिपठाउँछ दे केही कुरा अब सडन्ली ब्रेक लगाउँदा होस् या जे गर्दा पनि अलिकति सिधै भन्नुपर्दा अलिकति अत्तालिपठाउँछ त्यो कुरामा ध्यानमा राखेर गर्यो भने भइहाल्छ अरू केही पनि छैन अनि कढाइका साथ पालन गर्नुपर्ने कुराहरू अब यहाँतिर त्यत्ति साह्रो छैन उकालो ओह्रालो खाली खाली रोडहरू खाली सडक केही छैन जब ठुलो ठुलो सहर बजारमा जाँदा सबभन्दा मेन त त्यहाँको तपाईँको ट्राफिक लाइटहरू हेरेर हिँड्नुपर्यो अनि के कता कुन लाइट कता बल्दैछ अनि आफ्नो मोड्दा ओर्दा घुमाउँदा के गर्दा आफ्नो गाडीको यताउता इन्डिकेटरहरू बालेर यता जाने उता जाने इसाराहरू के छ त्यो कुरा ध्यानमा राखेर इसारा गरेर मात्रै चल्दिने र अरूले गरेको इसाराहरू याद गर्ने कति के इसारा गर्दैछ त्यहीहरू हेरेर हिँड्नुपर्छ